पहिला अब म सानो हुँदा मलाई त त्यस्तो खानाको बारेमा केही थाहा थिएन होइन अलिक पछि पछि मम्मीले सिकाउँदै आमाले सिकाउँदै जानुभयो खाना कसरी बनाउँथेँ अब त्यो त मलाई हाम्रो त यहाँ नेपालीको त्यही अब भाँडोमा खाना पकाउँथेँ पहिला होइन अन्त हामी त जान्दैन थियौँ मम्मीले चाहिँ मलाई बोलाएर सिकाउनु हुन्थ्यो कि भाँडामा पहिला पानी लगाउनु पानी उमाल्नु त्यसपछि चामल लगाइदिनु फेरि चामल उम्लेपछि त्यसलाई चलाएर पानी फ्याँकेर छोपिदिनु त्यस्तो भन्नुहुन्थ्यो त्यसपछि अब हाम्रो त नेपालीको धेरै खानाहरू छ अब छोरी मान्छेको त जातै हो खाना बनाउने होइन बाहिर काम गरे पनि नगरे पनि भित्रका काम गर्नैपर्छ खाना त बनाउनैपर्छ अब पहिला मलाई खिर बनाउन आउँदैन थियो मम्मीले सिकाइदिनु भयो खिर यसरी बनाउँछन् खिरमा यो यो सामानहरू लाउँदाखेरि मिठो हुन्छ मान्छेलाई कसरी उ गर्नु होइन खाना बनाएर अन्त सेलरोटी पकाउनुपर्छ हाम्रो चाहिँ सेलरोटीहरू पकाउँछन् होइन सेलरोटीहरू मलाई पकाउन आउँदैन थियो त्यसमा के के सामानहरू चाहिन्छ यो यो लगाउनु भनेर मम्मीले भन्दिन्थ्यो अब सेलरोटीमा मैदा आँटा गुडहरू चाहिन्छ होइन कत्ति तेल लाग्छ त्यो सबै बनाउन सिकाउनु हुन्छ अन्त गुन्द्रुकहरू हामी गुन्द्रुकहरू खान्छौँ गुन्द्रुकलाई चाहिँ अब कसरी पकाउने कति झोल हाल्दाखेरि चाहिँ मिठो हुन्छ होइन हल्दी कति लगाउनुपर्ने हो नुन कति लगाउनुपर्ने हो अब मलाई त त्यस्तो खानाको बारेमा त्यस्तो केही थाहा थिएन तर मेरो मम्मीहरूले चाहिँ सिकाउ सिकाउनु भयो होइन यो खानाको बारेमा गर्छु भन्दाखेरि चाहिँ अब मेरो परिवार चाहिँ अब धेरै खुसी हुनुहुन्छ खाना अब म खानाको बारेमा गर्छु मेरो हबी हो भन्दाखेरि चाहिँ होइन मम्मीहरूले धेरै नजानेको कुराहरू सिकाउनुहुन्छ खानाहरूको बारेमा अब मम्मीहरू त पहिलादेखिको गरेर आउनुभएको होइन उनीहरूलाई त धेरै जानकारी छ खानाको बारेमा अब सुजीको बारेमा सुजी हामीलाई थाहा छैन कसरी बन्छ तर मम्मीले सिकाउनु भयो मलाई धेरै धेरै कुराहरू सिकाउनु भयो अन्त मैले युट्युबतिरबाट पनि खानाको उयोहरू सिकेँ धेरै कुराहरू सिकेर मैले बनाएँ मिस्टीहरू बनाएँ त्यो बनाएर चाहिँ मैले मेरो मम्मीहरूलाई खुवाउँदा खुसी हुनुभयो अन्त मैले परोठा बनाउनु जान्दिनँ थिएँ मैले चाहिँ अब मम्मीलाई सोधेँ परोठा कसरी बनाउँछन् मम्मी भनेर सोध्दा मम्मीले अब आँटा हाल्नु पहिला आलु उसिन्नु होइन अन्त त्यसपछि छिलेर मजाले नुन खोर्सानी पियाजहरू हालेर मुसेर त्यहाँदेखि त्यसपछि बनाउनु यसरी हरेक कुरा अब सिकाउनु भयो मेरो मम्मीले चाहिँ अब त्यस्तो खानाको बारेमा चाहिँ मलाई थाहा थिएन तर मम्मीहरूले सिकाएर धेरै कुरा मैले जानेँ गुगलबाट पनि जानेँ अहिले मेरो मम्मीहरू चाहिँ धेरै खुसी हुनुहुन्छ कि मैले यस्तो अब खानाको बारेमा जानेर अहिले नयाँ नयाँ आइटमहरू बनाएर मेरो फ्यामिलीलाई खुवाउँदा चाहिँ धेरै खुसी हुनुहुन्छ उनीहरू चाहिँ